हामी चाहिँ अब बोटबिरुवा लगाउँछौँ है अब बोटबिरुवाहरू लगाउनु पनि अब एकदम राम्रो होइन अब बोटबिरुवाबाट पनि हामी वातावरणहरू राम्रो पाउँछौँ होइन मा स्व हाम्रो स्वास्थ्यहरू राम्रो हुन्छ अनि अब मेरो चाहिँ अब म चाहिँ प्रायःजस्तो मेरो आमाबाबाहरूबाट सल्लाह लिने गर्छु होइन अन्त हामी चाहिँ फुलहरू पनि रोप्ने गर्छौँ फुल रोप्दाखेरि चाहिँ अब पहिले हामी मल होइन मललाई मललाई मल पानीलाई अब मा मिलाएर चाहिँ अब गमलामा भर्छौँ है अनि त्यहाँदेखिको अब गमलामा भरेपछि फुल बिरुवा फुलको बिरुवा लगाउँछौँ होइन फुलको बिरुवा लगाएपछि त अब त्यो पानी हाल्छौँ पानी मल माटो भएपछि त्यो त्यो फुल मजाले अब सप्रिएर जान्छ होइन त्यसलाई अब हेर्दा पनि अब रमाइलो आनन्द लाग्दो देखिन्छ होइन अन्त अब यसरी नै अब अब गुवाको बिरुवाहरू हामी है गुवाको बिरुवाहरू लगाए पछि लगाउँछौँ होइन गुवाको बिरुवा पनि मल माटो अब मिक्स गरेर लगाएर अब गुवाको बिरुवालाई लगाउँछौँ गुवाको बिरुवा लगाएपछि चाहिँ होइन अब डेली डेली धेरै पानी लगाउनुपर्छ होइन पानी लगाउँदाखेरि चाहिँ अब मजाले अब सप्रिएर जान्छ अब त्यसरी मजाले ठुलो हुन्छ होइन त्यो ठुलो भएपछि पछि हामीले त्यो बोटबिरुवालाई होइन राम्रोसँगले उयो गरेपछि चाहिँ अब रोप्छौँ होइन रोपेपछि चाहिँ त्यो अब गुवाको बिरुवाले चाहिँ मजाले फलहरू दिन्छ अब फलहरू दिन्छ देख्दा पनि हरियो रमाइलो आनन्दलाग्दो देखिन्छ है अनि त्यहाँनिरको फलहरूबाट चाहिँ हामी चाहिँ अब धेरै कुरोको उयोहरू पाउँछौँ